मेरो परिवार सानो सुखी परिवार छ र परिवारमा सबै मिलेर बस्नुपर्छ परिवारमा सबैको सरसल्लाह मुताबिकै काम गर्नुपर्छ जस्तै कठिन कामहरू पनि परिवारमा सरसल्लाह गरेर गरे त्यो कठिन काम पनि कठिन कठिनभन्दा कठिन काम गर्न सकिन्छ साथै परिवारमा सुख शान्तिले बस्नुपर्छ ज सुख शान्तिले बस्नुपर्छ त्यो सुख शान्ति जसको घरमा छ उसै घर उन्नतिको मार्गमा अघि बढ्नसक्छ साथै साथीभाइसँग पनि मित्रता गा गाँसेर बस्नुपर्छ साथीभाइले पनि परेको समयमा धेरै सहयोग गर्छ जस्तो मलाई लागेको छ